मैले विगत दुई तिन साल अघिदेखि बागवानी सुरु गरेको किनकि घरवरिपरि पेड पौधा राख्नु चाहिँ मलाई अनिवार्य जस्तो लाग्छ अहिले हामीले जुन वायु प्रदूषण तापक्रममा वृद्धि जस्ता समस्याहरू अनुभव गरिरहेका छौँ त्यसमा हाम्रो सानो योगदान पनि वाता पर्यावरणको लागि लाभदायक हुँदछ बागवानी सुरु मैले पेड पौधा घरमै भएको कटिङ गरेर गरेँ र बादमा नयाँ बिरुवाहरू बजारबाट ल्याएर र त्यसलाई रोपेर गरेँ र यसरी नै नयाँ नयाँ फुलहरू फुलाउन र बगैँचा घर अगाडि बनाउन मलाई मन लाग्यो